पहिलेभन्दा त धेरै सुधार आएको छ स्वास्थ्य क्षेत्रमा हाम्रो गाउँतिर किनभने पहिलातिर चाहिँ केही छेउछाउमा फार्मेसीहरू हुन्थेन अनि अहिले चाहिँ फार्मेसीहरू नजिकै हुन्छ अनि यसो केही बिमारी भयो भने त्यहीँ गएर दबाई ल्याएर खान सकिन्छ पहिले चाहिँ त्यस्तो थिएन किन पहिलातिर चाहिँ ओदलाबाडी नै जानु जानैपर्ने हुन्थ्यो तर अहिले चाहिँ सबै समयअनुसार सबै अनि चाहिँ वातावरण सबै सबै सबै सबै सुधार भइसकेको छ अनि धेरै सुखहरू हुन्छ